हामीले मनाएका मेरो परिवारले मनाएको चाडबाडहरूमा भन्नु पर्दाखेरि हामी त पहिलो त हामी क्रिसमस मनाउँदछौँ र क्रिसमस मनाउँछौँ अनि त्यसपछि हामीले पाल्म सन्डेहरू मनाउँछौँ त्यस्तै धेरै त छैन हाम्रोमा चाडबाडहरू त हामीहरू क्रिस्चियन भएको कारणले गर्दाखेरि हामी जति सक्दो चाहिँ चाडबाड भन्दा पनि हामी सन्डे सर्भिस हामी सङ्गतीहरू गर्दछौँ यसरी हामी घरेलु सङ्गती गर्छौँ त्यसमा हामी भजन कृतनहरू गाउने छौँ रमाइलो गर्ने छौँ र प्रभुलाई आराधना गर्ने छौँ र यस्तै यस्तै कारणले यस्तै यस्तै हाम्रो हाम्रो मण्डलीमा भनौँ हाम्रो घरमा चाहिँ हामी यस्तै यस्तै चाडबाडहरू यसरी मनाउनेछौँ यस्तो कुनै चाडबाडहरू चाहिँ हामीसँग अरू हामी मनाउँदैन अनि हामीले मनाउने भनेको पहिला त हाम्रो क्रिसमस नै हो क्रिसमस भन्दा चाहिँ अरू हाम्रो कुनै चाड छैन र हामी एउटा चाड मनाउँदाखेरि त्यही हाम्रो पाल्म सन्डेहरू मनाउँदछौँ अनि त्यही त्यस्तै चाडहरू मात्रै हामीले मनाइ रहेछौँ